अब मैले सिकेको अब महत्त्वपूर्ण पाठहरू मध्ये अब मैले सानोमा आमा बाउकोबाट जस्तो संस्कार पाएँको छु त्यही मैले सिकेक आएँ त्यो त्यो भन्दा नराम्रो नजान्दो अब त्यस्तो चाहिँ मैले गरिनँ जस्तो मलाई आमा बाउले सिकाउनुभएको थियो त्यही मैले सिकेर अहिलेसम्म म केही गर्न सक सक्छु सक्षम छु कतिवटा कामहरू विशेष गरी हामी अब सागसब्जीहरूदेखि लिएर बारीको कामहरू अब कसरी गर्नु पर्छ त्यस्तोहरू पनि अब आमाबाउबाट नै हामीले सिकेको सिकेका छौँ भगवान्देखि सेकेन्डमा आमा आमाबाउ हो त्यही मैले त्यतिनै अब ज्ञान चाहिँ त्यस्तै पाएको छु टिचरहरूबाट अब कतिवटा ज्ञान स्कुल पढ्दा पाएको ज्ञानहरू त्योहरू मैले अब सिकेर म आफैलाई अब राम्रै भइरहेको छ कतिवडा अब अहिले यो स्वनिर्भर दलमा पसेर हामी कतिवटा अब ट्रेनिङहरू हामीले यो प्रशिक्षणहरू लिएका छौँ त्यसमा हामी आफू हामीलाई नै एकदमै फाइदा भएको छ कसरी के गर्नुपर्ने मलहरू बनाउनुदेखि लिएर यो ब्याङ्किङको कामहरू हामीलाई एकदमै सुबिस्ता भएको छ त्यही हो मेरो जीवनमा एकदमै प्रभावित पारेका पलहरू चाहिँ यही हो